मेरो राज्यको संस्कृतिलाई आकार दिने र यस भूमिलाई सांस्कृतिक रूपमा समृद्ध बनाउन महत्त्वपूर्ण काम गर्ने विशिष्ट विशिष्ट व्यक्तिहरू एकजना शिक्षक एकजना साहित्यकार सङ्गीतकार लोकवार्ताविद सबै सबै हुन् जसले राज्यको एउटा संस्कृतिलाई आकार दिने काम गर्दछन् र शिक्षक कसरी भने एकजना शिक्षक ले खालि हामीलाई एउटा शिक्षा मात्रै दान गरेको हुँदैन तर एउटा शिक्षकले हामीलाई आफ्नो संस्कृतिको बारेमा पनि सिकाएको हुन्छ संस्कृति भन्नाले चाहिँ खालि त्यो कसरी पूजा गर्नु पर्ने कसरी पूजा गर्नु पर्ने कसरी आमा बाबाको सेवा गर्नु पर्ने यस्ता कुराहरू मात्र संस्कृति मानिँदैन तर कसरी आफ्नो साहित्यको पनि आफ्नो जगेरा गर्नु पर्ने यो कुराहरूलाई पनि एउटा शिक्षकले हामीलाई सिकाउँदछन् र त्यसरी नै साहित्यकार साहित्यकारले पनि राज्यको संस्कृतिलाई आकार दिने र यस भूमिलाई सांस्कृतिक रूपमा समृद्ध बनाउन महत्त्वपूर्ण काम गरेको हुँदछ किनभने साहित्य समाजको दर्पण हो र समाजबिना साहित्य लेख्न सकिँदैन हाम्रो जीवनमा जति पनि घटिरहेका घटनाहरू हुन्छ दिनहुँ जसलाई साहित्यमा उतार्ने काम साहित्यकारले गरेको हुँदछ र यसरी साहित्यकारले पनि हाम्रा संस्कृतिहरूलाई आकार दिने काम गरेको हुँदछ त्यसरी नै सङ्गीतकारहरूले पनि एउटा राज्यको संस्कृतिलाई सांस्कृतिक रूपमा समृद्ध बनाउन महत्त्वपूर्ण काम गरेका हुँदछन् र त्यसरी नै लोकवार्ताविद्हरूले पनि संस्कृतिलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुँदछ हाम्रा जस्तो कि नेपाली नेपालीमा पनि मारुनी नाचहरू लोकनाटक लोकगीतहरू यस्ता यस्ता कुराहरू हुन्छन् जसले एउटा स एउटा जातिलाई सांस्कृतिक रूपमा धनी बनाएको हुँदछ र सांस्कृतिक रूपलाई त्यसलाई सम्वर्द्धन गर्न समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका रचेको हुँदछ र त्यसरी एउटा शिक्षक साहित्यकार सङ्गीतकर्मी लोक लोकवाद्यकार लोकवार्ताविद यी सबै सबै सबै व्यक्तिहरू संस्कृतिलाई आकार दिने व्यक्ति हुन्